हेलो विनिता हेर न सुन न अस्ति मैले फ्लिपकार्टमा एउटा कुर्ती मगाएको थिएँ हो कटनको कुर्ती सु शीतल खाले मगाएको कस्तो राम्रो रहेछ रङ पनि नजाने धोए हो रङ पनि नजाने राम्रो न राम्रो लाग्यो एकदम सफ्ट क्या कलर पनि राम्रो खाले अन्त सस्तो पनि धेरै सस्तो रहेछ त्यो पनि तिन सय रुपेमा कस्तो दामी कुर्ता के तिमी पनि मगाउछौँ मगाइदिऊँ त्यो त्यस्तो कुर्ता कुर्ती कस्तो राम्रो लामो लामो खाले पेन्टमा पनि लगाउनु हुने कुर्ता खाले नै कुर्ती रहेछ मजाको रहेछ कटनको हो अन्त यो फ्लिपकार्टले त राम्रो दिन्छ सामानहरू के मैले धेरै भयो चलाएको फ्लिपकार्ट चलाएको धेरै भयो अरू अरू सामानहरू नि मगाउछु हैन तर योपालि चाहिँ कुर्ती मगाएको राम्रो ल्याइदिएछ मन पऱ्यो मलाई क्या अन्त अरूलाई पनि भने मैले अरू साथीहरूलाई पनि भने देखाएँ पनि सबैले मन परायो त्यो कुर्ती क्या त अन्त कलरहरू नि मन पऱ्यो मजाको रहेछ अरूलाई पनि के रे तिमीले पनि भयो तिमीले हेर कि अन्त अरूलाई भनिदेऊ न अरूले किनोस् न होइन अफर चल्दैछ अब त दसैँको अफरहरू चल्छ कि पूरा सस्तो मैले त तिन सय रुपेमा मगाएको तर अब त अब दसैँको अफरमा अब धेरै सस्तो हुन्छ नि झन्डै दुई सय अढाई सयतिर त पाइहाल्छ हो अन्त त्यस्तो त्यस्तो कुर्तीहरू त हतपत आउँदैन हौ क्या बल्ल बल्ल खै कोही कोही बेला मात्रै त्यस्तो आउँछ कि कटनको राम्रो त्यो चिप्लोहरू हुन्छ नि चिप्लो त राम्रो हुँदैन होइन त्यो कुर्ती चाहिँ राम्रो छ अन्त तिमीले पनि मगायौ भने भन तिमीले साथीहरूलाई पनि भन अन्त के रे मैले मेरो अरू साथीहरूलाई मैले भनेको छु अन्त के रे मेरो भाउजूलाई पनि मैले मगाइदिएको छु कि अस्ति मेरो भाउजूलाई मगाइदिएको छु एकजनालाई त मैले पठाई पनि दिएँ हो सिलिगुडी पठाइदिएँ यहाँबाट के त के पठाई दिऊँ के पठाई दिऊँ भने मैले भने सोचे कि आ त्यही कुर्ती कस्तो राम्रो छ त्यस्तै पठाइदिनु पऱ्यो तर कलर चाहिँ बेग्लै क्या भाउजूलाई पठाइदिएको थिएँ भाउजूले पूरा मन परायो हो अन्त के रे अर्को साथीको लागि मैले मगाइराखि दिएको छु कि त्यो कुर्ती अन्त अब राम्रो छ भने सबैले होइन यसो भनौँ न सबैलाई भनौँ राम्रो छ भने राम्रो चिज त अब किनेको सबैले किनेर लगाएको राम्रो हो नि होइन अन्त नराम्रो पो अब त्यस्तो त नराम्रो त अर्कै कुरा हुन्छ होइन अन्त त्यो कस्तो राम्रो छ तिमीले पनि भयो भन ल अरू साथीहरूलाई भन कि अन्त मेरो अब मैले पनि भनेको छु अरू साथीहरूलाई भनेको छु अन्त के रे मगाइदिन्छु नि म म मेरै मेरै फोनबाट भए पनि मगाइदिन्छु नि तिमीलाई भन न ल